हलो नमस्कार म अदित्य बोलेको कि मैले तपाईँहरूको रेस्टुरेन्टबाट खाना मगाएको थिएँ कि खाना मगाउँदाखेरि तपाईँहरूको पुरा गन्ध आउँदै रहेछ खानामा हो अन्त फुड पोइजन हुने डर हुन्छ यसले गर्दाखेरि होइन अन्त म यो लिनु चाहदिनँ हो ब्याक गर्न चाहन्छु साट्न चाहन्छु यसको फिर्तामा अरू केही लिन चाहन्छु खाना हो अनि तपाईँहरूले यस्तो खाना उयो गर्नुहुँदो रहेछ होइन भोलिको दिनमा हाम्रो समाजमा हाम्रो गाउँघरमा नानीहरू बिमार भयो भने जिम्मेवारी तपाईँहरूले लिनुहुन्छ लिनुहुँदैन होइन भोलिको दिनमा यस्तो हुन्छ कतै यहाँनिर गाउँठाउँमा चाहिन्छ खाना अर्डर गर्नुपऱ्यो भरे तपाईँकोबाट गर्दाखेरि त्यसरी बिग्रेको आयो भने पुरा गाउँभरि बिग्रियो भने कसले जिम्मा लिन्छ त्यसको तपाईँहरूको खाना त ताजा पनि छैन रहेछ गन्ध आउँदो रहेछ होइन